हेलो दाजु अघि मैले जुन तपाईँको दोकानबट स्टोभ किनेको थिएँ त्यो चाहिँ मलाई एकदमै सजिलो एकदमै राम्रो लाग्यो किनभने त्यस स्टोभबाट चाहिँ ज्वाला ठिकैको दिएको कारणले गर्दाखेरि भाँडाहरू तातिनमा सजिलो जसले गर्दाखेरि चाहिँ खाना पाक्न एकदम सजिलो भएको थियो